हाम्रो चाहिँ हेन्डपम्प चलाउँदैन है हाम्रो यतातिर जग्गा चिसो छ है अनि चाहिँ त्यही भएर हामी हेन्डपम्प चलाउँदैन गरम बेसी गरमहरू भयो भने हामी लुगाहरू बाहिर सुकाउँछौ है अनि लुगाहरू पनि अलिक पातला पातलाहरू लाउछौँ है त्यही भएर हामीलाई हेन्डपम्पको विषयमा चाहिँ त्यसै धेरै अनुभव छैन